हेलो हजुर हजुर मिस भन्नुहोस् न हजुर भन्नुहोस् न ए हजुर हजुर हजुर अघि हाम्रो प्रिन्सिपल सरले पनि भन्नु हुँदैथ्यो कि हजुर तपाईँले कल गर्नुहुन्छ भनेर भन्नु हुँदैथ्यो

हुन्छ हजुर हजुर हजुर हजुर हजुर हजुर गानाहरू त म त त्यस्तो पारा आउँदैन गानाहरू चाहिँ सेलेक्ट गर्नु कि यस्तो अरू मिसहरूसँग पनि कनट्याक्ट गर्नुहोस् न हो अन्त चाहिँ कामहरू चाहिँ डिभाइड गरौँ गरौँ न सबैजना मिसहरू मिलेर

हजुर हजुर क्लास टेनकोहरूलाई त भोलिन्टियरै राखिदिउँ हो हजुर

हजुर अन्त ड्रेसहरू पनि डान्सहरूको लागि त ड्रेसहरू नयाँ सिलाउन पर्थ्यो होला होइन फन्डहरू चाहिँ कति उठाउन पर्नेरहेछ हजुर हजुर हजुर हजुर एकपल्ट प्रिन्सिपल सरसँग पनि सोध्नपर्छ होला हो फन्डहरू कति आउँछ हो अन्त सरलाई पनि एकपल्ट हामी तिनजानै बसिकन सरलाई पहिला कन्फर्म गरौँ न है अब कति कति फन्डहरू लाग्छ हो अन्त हामीहरू मजाले क्यालकुलेट गरौँ हो बसेर त्यहाँदेखि चाहिँ स्टार्ट गरौँ न होइन हुन्छ एन्करिङ चाहिँ हाम्रो हेडमिस्ट्रेसहरूले गरिदिन्छ होला हो है उसलाई हजुर उसलाई भन्नुपर्छ होला हो हजुर हजुर अनि हजुर त्यसको लागि त एउटा राम्रोसँगले एकपल्ट लेखेर है अन्त सबैलाई अब देखाउन पऱ्यो हेला होइन अन्त त्यहाँदेखि चाहिँ गरौँ न मिलेर गरौँ न अब के हुन्छ होइन अन्त पहिला

त्यो त हुँदैगर्छ के पहिला चाहिँ अब डान्सहरूको पनि गरिहाल्नु पर्छ होला डान्स चाहिँ अलिक टाइम पनि लाग्छ होला सिक्नु होइन एकपल्ट कुरा गर्नुहोस् न तपाईँ डान्सहरू चाहिँ के गर्नुहुन्छ कि तपाईँ नै सिकाउनु हुन्छ तपाईँ पनि राम्रो नाच्नु हुँदोरहेछ र नि अलिकति हाम्रो फन्ड पनि बाँच्थ्यो बाहिरको टिचरहरू ल्याउनुभन्दा चाहिँ हजुर हजुर हजुर

हुन्छ हुन्छ हुन्छ गरौँ न अब मिलेर नै गर्नुपर्ने रहेछ सबैले हो हजुर हुन्छ हुन्छ बाई